हाम्रो भारत देशमा है धेरै धार्मिक स्थलहरू छन् तर हाम्रो भारत देशमा है विभिन्न जाति धर्म भएका है मानिसहरू भएको कारणले आफ्नो आफ्नो धर्म स्थलहरू छन् है जस्तै हिन्दूहरू है मन्दिर जान्छन् है मुस्लिमहरू मुस्लिमहरू मस्जिद जान्छन् अनि क्रिस्चियनहरू है चर्च जान्छन् भने है सिखहरू है गुरुद्वार जान्छन् है यहाँ सबै धर यहाँ सबै धर्मको है मानिसहरू बस्छन् अनि अनि अनि जस्तै अनि म बुद्धिस्ट भएको कारणले है हामी चाहिँ गुम्बा जाने गर्छौँ अनि हाम्रो धर्ममा है विशेष विशेष गरि भन्नुपर्दा है बुद्ध पुर्णिमाको दिन चाहिँ है एकदम महत्त्वपूर्ण छ किनभने त्यो दिन चाहिँ एकदमै गुम्बामा चाहिँ ठुलो पूजा ठुलो पूजा हुन्छन् है त्यस दिन है अनि सबै गुम्बाहरूमा है एकदम सबै गुम्बाहरूमा पूजा हुन्छन् है त्यस दिन चाहिँ हामी सबै गुम्बाहरू गएर पूजाहरू गर्ने गर्छन् है त्यस पूजा पूजामा चाहिँ थुप्रो थुप्रो है धेरै धेरै लामाहरू हुन्छन् है लामाहरू लामाहरूले है पूजा गरिरहेको हुन्छन् है अनि हामी त्यहाँ गएर दर्शन गर्छौँ है अनि दर्शन गरेर चाहिँ कतिपय आफूले सक्ने है प्रसादहरू चढाउँछौँ है अनि दान पुन्यहरू गर्ने गर्छौँ है त्यस दिन चाहिँ एकदमै हाम्रो बुद्धिस्ट धर्मको महत्त्वपूर्ण दिन हो है बुद्ध पुर्णिमा है एकदम हामी सबै मिलेर एकदम ठुलो पूजाहरू गर्छन् है बुद्ध पुर्णिमाको दिनमा चाहिँ है गुम्बामा है यसै कारण यो चाहिँ हामी मेरो लागि चाहिँ एकदम महत्त्वपूर्ण है दिन पनि हो यो सबै बुद्धिस्टहरूको लागि है यहाँ गुम्बामा है बुद्धिस्ट मात्रै आ जान सक्नुहुन्छ भन्ने छैनन् है अरू अन्य जातिका है मानिसहरू इच्छुक हुनेहरू पनि है गुम्बामा गएर है यस दिन पूजाहरू गरेर दर्शन गर्न सक्नुहुन्छन्